हजुर हेलो तपाईँकोमा के पो नयाँ नयाँ यो ब्लाउजहरूको कस्तो खालको डिजाइनहरू छ हौ मलाई अलिकति बताइदिनुहुन्छ हजुर अँ तपाईँकोमा छ है क्याटलगहरू छ है तपाईँ सबै माने कुर्ताहरू पनि सिलाउनुहुन्छ कुर्तीहरू डिजाइन डिजाइनको सिलाउनु हुन्छ ए तपाईँलाई कहिले सिलाइदिनु हुन्छ है सबै खालको सिलाउनु हुन्छ हजुर कुन दिन चाहिँ आउनु होला है तपाईँकोमा म कुन कुन दिन चाहिँ बन्द गर्नु हुन्छ र कुन दिन चाहिँ म भेट्छु तपाईँलाई हजुर ए त्यसो भए मैले जस्तो भन्यो त्यस्तै तपाईँले सिलाउनु हुन्छ मैले कि तपाईँकोमा लुगा पनि छ कि मैले लिएर आउनु पर्छ कि तपाईँकोमा लुगाहरू पनि राख्नु हुन्छ कि ए ए जस्तो डिजाइन भए पनि तपाईँले बनाउनु चाहिँ बनाइदिन्छ है ए त्यसो भए तपाईँलाई बिहान चाहिँ म कति बजी भेट्नु सक्छु होला है अरू आइतबार र बिहीबार छोडेर कति बजीदेखि कति बजीसम्म ए अँ त्यसो भए मेरो छ दुई बनाउनु पर्ने तपाईँलाई म आएर देखाउँछु है बनाइदिनुहोस् है ल त्यसो भए म अब भोलि त शनिबार म आउँछु नि ल लिएर आउँछु नि ब्लाउजहरू छ कुर्ताहरू छ नयाँ नयाँ डिजाइनको है मलाई क्याटलगसँगै तपाईँ उयो गर्दिनुहोस् न देखाइदिनुहोस् ल हवस् हुन्छ हुन्छ त्यसो भए म आउँछु है भोलि ल